संस्कृत वा अङ्ग्रेजी जस्तो अन्य भाषाहरूबाट नेपाली भाषा धेरै पवित भएका छन् नेपाली भाषामा अङ्ग्रेजी भाषाको धेरै दबाब छ जस्तै हामी नेपाली बोल्दा बोल्दै पनि बि बिचमा अङ्ग्रेजी शब्दहरू लगाएर बोल्छौँ न हाम्रो नानीहरू झन् नेपालीको सङ्ख्याहरू भन्नु पनि सक्दैनन् मलाई लाग्छ अङ्ग्रेजी भाषाले चाहिँ हाम्रो नेपालीहरूलाई निकै धेरै नै प्रभावित पारेका छन्